हेलो हेलो हेलो हजुर हेलो हजुर तपाईँ मोनेस्ट्रीहरू अनि भ्यूहरू घुम्न जानुहुन्छ भ्यूहरू देख्ने ठाउँहरू जान चाहनुहुन्छ मनेस्ट्रीहरू यहाँनेरि कालिम्पोङमा चाहिँ अब पाँचवटा गुम्बा छ है एउटा दुर्बिन गुम्बा एउटा थुङ्सा गुम्बा एउटा थार्पाथुलिङ गुम्बा एउटा यो के अरे उयो थार्पाथुलिङ गुम्बा है अन्तखेरि अन्त यहाँनेरि साक्या गुम्बा है भ्यूहरूमा तपाईँहरूले तपाईँ जान चाहनुहुन्छ भने डेलो दुर्बिन मङ्गलधाम पाइन भ्यू नर्सरी तपाईँ जान सक्नुहुन्छ त्यहाँबाट तपाईँ टाढा टाढा जानु चाहनुहुन्छ भने पनि तपाईँ यो घुमि सकेर मसँग बातचित गरेर जाँदा हुन्छ तपाईँहरू पाँचजाना हुनुहुँदो रहेछ है तपाईँहरूले एकै दिनमा घुम्नु घुमिसक्नु भयो भने तपाईँहरूलाई अब म एउटा कालिम्पोङको गाइड भएर अब म तपाईँहरूलाई घुमाउँदैछु भने मलाई एक दिनमा सबै घुम्नु सक्यो भने अब तपाईँले गाडी भाडा त तपाईँले दिनै पर्छ मेरो गाइडको चाहिँ मलाई तपाईँले पाँच हजार रुपियाँ दिनुहोस् न ल ओके भ्यू पनि गुम्बा ओके भ्यू हजुर कञ्चनजङ्गा देख्ने है ओके तपाईँ मलाई कल गर्नुहोस् तपाईँ र म भेट हौँ अनि म तपाईँलाई सबै ठाउँ लगिदिन्छु नि ल तपाईँले मलाई अब मेरो चार्ज पाँच हजार भनेको छु तपाईँ दिनु सक्नुहुन्छ ओके ओके ओके थ्याङ्क यू कहाँनेरि आउनु भन्नु त मेफेयर होटेल मेफेयर होटेलको गेटमा आउँछु तपाईँहरू त्यहाँ निस्कनुहोस् न ल थ्याङ्क यू भेरी मच